अन्त मैले चाहिँ चुल्हामा खाना पकाएको छु कि पहिल्यैदेखि नै चुल्हा नै युज गर्छ हाम्रो बाबा आमै बाबै आमैहरूले पनि चुल्हामै पकाउनु हुन्थ्यो खाना चुल्हाको खाना चाहिँ एकदम टेसिलो हुन्छ हो अन्त टेसिलो न टोसिलो मिठो हुन्छ अब अलिकति पकाउँदा दामी हुन्छ मिठो न मिठो हो जे पकाए नि अब मिठो हुन्छ अब नमिठो गरेर पकाए मिठो लाग्छ चुल्हाको खाना चाहिँ त्यस्तो तर ग्यासहरूमा पकाएको चाहिँ त्यस्तो जति नै मेहनत गरेर पकाए पनि अब त्यो टेस्ट आउँदैन अब होइन इन्डक्सनतिर पकाएको त्यस्तो टेस्ट हुँदैन जस्तो चुल्हामा हुँदछ होइन चुल्हाको अब दाउराको आगोमा पकाउनु खाना कस्तो अर्कै टेस्ट आइहाल्छ क्या ग्यास र ग्यासमा पकाएको त्यस्तो हानिकारक हो भन्छ हो ग्यासतिर पकाएको खानाहरू त्यस्तो टेस्ट नै हुँदैन मिठो पनि हुँदैन जस्तै मिठो गरेर पकायो भने कहाँ त्यो टेस्ट आउँदैन जस्तो कि चुल्हातिर पकाएको खाना चाहिँ अब नमिठो गरेर पनि अब टेस्ट आउँछ त्यस्तो हुन्छ हो अन्त हाम्रो बाबै आमैहरूले चैँ पहिल्यैदेखि चुल्हामै अब पकाउनु हुन्थ्यो अन्त प्रायः म त चुल्हामै पकाउँछु बेसी अब ठुल्ठुलो भाँडा पकाउँदा ग्यासमा त हुँदैन ठुल्ठुलो भाँडा सान्सानु भाँडा मात्र हुन्छ ग्यासमा त अनि चुल्हामा चाहिँ जत्रै ठुलो भाँडामा पकाउँदा हुन्छ नि त खाना अब ठुलो फ्यामिली छ भने ठुलो फ्यामिलीमा चाहिँ अब चुल्हामै बनाउँछु प्रायः खाना म चाहिँ अन्त अब पाहुनापात आउँदा सजिलो छिटो मिठो पनि हुन्छ आगो मजाले लगायो खाना छिटो पाक्छ त्यही भएर चाहिँ प्रायः हामी चाहिँ चुल्हा नै युज गर्छौँ खानाहरू पकाउनु लागि चाहिँ मिठो पनि लाग्छ सबलाई प्रायः अब हाम्रो यता चाहिँ चुल्है बाल्छ बेसी ग्यासहरू चलाउँदैन प्रायः चुल्हामै पकाउँछ खानाहरू अब पाहुनापात आउँदा पनि छिटो हुन्छ आगो मजाले लगायो दुइतिर लगायो त्यहाँबाट खाना एकतिर एकपट्टि सब्जी बसायो एकपट्टि भात बनायो एकैछिनमा हुन्छ के ग्यास जस्तो ढिलो चाहिँ हुँदैन ग्यासमा चाहिँ कम्तीमा चाहिँ छिटो हुन्छ अब भक्कु पकायो भने त ढिलै टाइम लाग्छ तर चुल्हामा चाहिँ अब छिटो हुन्छ जति नै धेरै पकाउँदा पनि अब छिटो पाकिहाल्छ क्या